र हामीले है पर्वहरूमा एउटा हामीले दसैँ मनाउछौँ अनि एउटा तिहार मनाउँछौँ त्यस्तै गरेर हाम्रो नेपाली चाड एउटा साउने सङ्क्रान्ति मनाउँछौँ है थुप्रै छ पर्वहरू हामीले त्यस्तै एउटा हाम्रो पितृ भन्छौँ हामीले कुल पित्र गर्छौँ त्यो पनि एउटा हाम्रो पर्व जस्तै हो र हामीले दसैँ मनाउँदाखेरि ठुलो बडाहरूको हातको टिका है थाप्छौँ र आर्शीवाद थापेर हामीले खुबै रमाइलो त्यो दिनको रमाइलो मनाउँछौँ र चाडबाड हामीले के अरे यो हाम्रो तिहार भन्छौँ तिहारमा हाम्रो एउटा भाइटिका भन्ने हुन्छ है भाइ टिकामा चेलीहरूको एउटा हातको टीका लगाएर फुलमाला लगाएर हामीले हामीले एउटा आर्शीवाद पाउने एउटा हामीले चाडबाड मनाउँछौँ र हाम्रो त्यस्तै हो यो हाम्रो यो के अरे साउने सङ्क्रान्ति भन्छौँ हामीले है त्यस्तालाई पनि हामीले अहिले प्राय जसो मान्नु छुडिसकेको छ र पनि हामीले त्यो छोडी त हामीले हालेको छैनौँ र पनि हामीले त्यो खुबै रमाइलो गरेर हामीले तिज तिज पर्वलाई पनि मनाउने गर्छौँ